हाम्रो स्थानीय भाषामा समाचार चाहिँ हामीलाई चाहिँ अब प्रायः जस्तो त हुनु त सबै हुन्छ इङ्ग्लिस हिन्दी होइन बङ्गाली सबैमा हुन्छ तर हाम्रो एरियातिर चाहिँ हामी जस्तो कि दार्जिलिङतिर चाहिँ प्रायः च्यानलहरूमा नेपाली होइन आफ्नो भाषामै रुचाउँछौँ प्रायः मानिसहरू बढी त्यो न्युजहरू सुन्नु अनि त्यो डिसिसिएन नेपाली ए मतलब दार्जिलिङ एरियामा त प्रायः नेपालीमै हुन्छ त्यो अरू भाषामा हुँदैन तर यता यो सिसी सिसिएनतिर चाहिँ हिन्दी अङ्ग्रेजी दुइटै भाषा प्रयोग गरिन्छ तर हामी प्रायः चाहिँ नेपालीमै समाचार सुन्न चाहिँ हामी मानिसहरू बढी रुचाउँछौँ